मलाई चाहिँ कविहरूभरिमा मेरै स्कुलको सरहरू मनपर्छ रुपेस सर अन्त अजय खड्का सर उहाँहरूले चाहिँ एकदमै धेरै राम्ररी पढाउनुहुन्छ अनि उहाँहरूको लाङ्ग्वेज पनि एकदमै राम्रो छ उहाँहरूले एकदम राम्ररी पढाउनुहुन्छ हामीलाई स्कुलमा पनि एकदम राम्ररी हेर्नुहुन्छ राम्ररी पढाउनुहुन्छ अनि अजय सर चाहिँ म राम एकदम राम्रो छ एकदम एन्टरटेनिङ हुनुहुन्छ होइन अन्त उहाँहरू चाहिँ हामीलाई राम्रो एडुकेसन दिनुहुन्छ राम्ररी पढाउनुहुन्छ मलाई धेरै मनपर्छ उहाँहरूले पढाएको अन्त रुपेस सरले पढाएको पनि मलाई धेरै मनपर्छ उहाँहरूले हामीलाई एकदम माया पनि गर्नुहुन्छ अन्त उहाँहरूले लेखेको बुकहरू पनि मलाई पढ्नु धेरै धेरै मनपर्छ